विशेष हामीले पहिलाको पहिलाको जमानामा हेऱ्यौँ भने लेप्चाहरूले धनुकाँडहरू खेल्थ्यो अनि त्यो धनुकाँडहरू खेल्दा अब उनीहरूको एउटा असल के हुन्थ्यो भने त्यहाँ मेलमिलाप हुन्थ्यो त्यहाँदेखि असल त्यहाँनिर र मनोरञ्जन हुन्थ्यो अनि त्यही कुराहरू हुन्थ्यो अनि विशेष हामीले सानोमा के गड्डीहरू खेल्थ्यौँ त्यही गड्डीहरू खेल्दाखेरि हामीले एउटा आनन्द कुराहरू पाउँथ्यौँ एउटा साथीभाइसँग रमाइलो अनि विशेष त्यहाँनिर हामीले समयहरू बित्थ्यो अनि के हुन्थ्यो भने विशेष हामी खेल्थ्यौँ सानोमा हामी चुङ्गीहरू खेल्थ्यौँ जस्तो साथी भाइहरूसँग खेल्थ्यौँ विशेष समय अनुसार त्यो पनि चेन्ज हुँदै जाँदोरहेछ अनि अहिले हामी अहिलेको नानीहरूले त्यस्तोहरू केही खेल्दैन पहिला हामी हामीहरूले खेल्दा गड्डीहरू खेल्थ्यौँ हामीले चुङ्गीहरू खेल्थ्यौँ अनि जस्तै हामी चराहरू मार्ने क्याटिस क्याटिसहरू खल्नु चाहिँ खेल्थ्यौँ चरा चराहरूलाई हामीले एउटा मनोरञ्जन रूपले हामीले त्यो कुराहरू एउटा उ उपयोग गर्थ्यौँ अनि त्यो कुराहरूमा हामी अझै समलिन्थ्यौँ अनि अहिलेकोहरूले त्यस्तोहरू केही गर्दैन अनि विशेष अब हेर्नुभयो भने हामीले ढुङ्गा लडाउने एउटा एउटा सानो त्यो हामी गेमहरू हुन्थ्यो त्याँनिर हामीलाई मनोरञ्जन हुन्थ्यो चुङ्गीले खेल्थ्यो त्यो मान्छेलाई हिर्काउने खेल्थ्यो चप्पलले खेल्थ्यो विशेष त्यस्तो कुराहरू पहिलाको कुराहरू विशेष त्यो कुराहरूहराउँदै जाँदैछ अनि म त्यही भन्छु मान्छेहरू एडभान्स भएको कुराले आफ्नो पुरानो कुराहरू चाहिँ बिर्सिँदो रहेछ भनेर मलाई लाग्छ तर हामी जति जतिसुकै एडभान्स भए पनि जहाँबाट हामी खेलेका छौँ जुन चाहिँबाट हामी जस्तो धनुकाँड खेल्यौँ गड्डी खेल्यौँ चुङ्गी खेल्यौँ धेरै कुराहरू खेल्यौँ तर त्यो कुराहरूलाई हामी बिर्सिनु हुँदैन भनेर म यही भन्न चाहन्छु

अहिले त्यही गेमहरू एउटा इन्टरनेटको द्वारा मान्छेहरूले फोनमै खेल्छ जस्तो एउटा मान्छेहरूको अब हार्मफुल हुन्छ एउटा मान्छेको जीवनमा आँखाको कमजोरी जस्तै भयो अनि जस्तै तपाईँको हुन्छ धेरै कुराको कमजोरीहरू हुन्छ त्यही भन्न चाहन्छु कि त्यो हामीलाई खेले खेल्ने कुराहरूलाई पनि एउटा मनोरञ्जन गरेर असल कुराहरूले खेल्नुहोस् भन्न चाहन्छु